मलाई एकदमै राम्रो लाग्यो जुन चाहिँ मैले प्रोडक्ट मगाएको थिएँ त्यो एकदमै राम्रो आयो र जुन टुल मैले मगाएको थिएँ त्यसको क्वालिटी पनि राम्रो रहेछ एकदम राम्रो लाग्यो मलाई किनेर